खाने कुरोको हिस्सामा विशेष गरेर खाद्य व्यञ्जन हामीले हाम्रो घरमा चाहिँ हामी रोटी दाल भात सब्जी अनि माछा मासुको प्रयोग ज्यादा हामी गर्छौँ माछा मासु त हामीले प्रा य नै पकाउँछौँ र यसमा विशेष गरेर हामी मसला ज्यादा हामी खाँदैनौँ मसला एकदमै कम मात्रामा मसला खाने हुनाले हामी ज्यादा प्रयोगमा ल्याउँछौँ अदुवा लसुन टमाटर प्याज अनि यी कुरोहरू नै हामी ज्यादा प्रयोग गर्छौँ अनि मसलामा ज्यादा मात्रामा हामी जिरा पाउडर हामी प्रयोग गर्छौँ र त्यो बाहेक हामी ज्यादा मसला खाँदैनौँ र चिनी अब त्यही हो चिनी चियामा ज्यादा प्रयोग प्रयोग गरिन्छ र आजकल ज्यादा मान्छेले चिनीको प्रयोग नगरेर गुड पनि खाने गर्छन् र मसला हामी धेरै कम खाने हुनाले गर्दा मसलाको प्रयोग चाहिँ ज्यादा हुँदैन र हामी त्यही हो अदुवा लसुन प्याज टमाटर अनि जिरा पाउडरको प्रयोग चाहिँ ज्यादा गर्छौँ र यस्तो प्रकारले हामी आफ्नो खाने कुरो ज्यादा त्यस्तो प्रकारले बनाउँछौँ तर मसलाको प्रयोग अनि तेल ज्यादा चाहिँ हामी प्रयोग गर्दैनौँ त्यो चाहिँ हामी कम मात्रामा नै खान्छौँ